भन्नुहोस् हजुर हजुर तपाईँको ब्रेकफास्टको लागि है ब्रेकफास्टको लागि चाहिँ यता पिज्जा पास्ता चाउमिन अनि

आलु हजुर हजुर कहाँनिर हो

एक सर एक सौ अठारमा है हुन्छ हुन्छ तपाईँको अर्डर म तपाईँलाई पठाइदिन्छु नि हुन्छ हुन्छ तपाईँले फाइभ मिनेट्स पर्खिनु सक्नुहुन्छ ए हुन्छ फाइभ मिनेट्समा आउँछ नि तपाईँको